टिकटबाट त्यही हाम्रो नानीहरूको धेरै नै ज्ञानहरू अब ज्ञानहरू मिल्छ किनभने टिकटले त्यही धेरै अब आफ्नो जग्गाको कुन जग्गाको टिकट हो कुन जग्गाको कुन जग्गा जाने टिकट हो र कुन ठाउँ हो सब सबै नै त्यो अब टिकटहरूमा हुन्छ र त्यसले गर्दा टिकटहरूमा त्यही धेरै कुरो नै सिक्नसकिन्छ जस्तै अब सिक्काहरू भयो सिक्काहरूमा चाहिँ अब कुन देशको सिक्का पैसा रहेछ त्यो समयमा कुन चाहिँ नेताहरू थियो त्यो कुनले चलाउँथ्यो कुन चाहिँ राजा थियो र कुन सालमा जन्मेको कुन सालमा यो निस्केको भन्ने कुरोहरू सिक्नुसक्छ त्यस्ता प्रकारले ढुङ्गाहरू जम्मा गर्नुले चाहिँ धेरै कुरोहरू नै अब कुन जग्गामा कस्तो ढुङ्गा पाउँदछ कुन जग्गामा कस्तो ढुङ्गाहरू पाउँदोरहेछ त्यसले एकदमै अब ज्ञानहरू बटुल्नसक्छ त्यो अब सिक्का त्यो ढुङ्गाले चाहिँ भूगोलहरूमा धेरै नै अब फाइदाहरू पुर्याउँछ र नानीहरूले रिसर्च गर्छ त्यो ढुङ्गाहरूबाट र ज्ञ धेरै ज्ञानहरू सिक्नुहरू सक्छ